नेपाली भाषा हाम्रो पहिचान हो अब सानो जन्मिएर अब पछि बिहे गरेर मरिन्जलसम्म बुढा बुढी भएर मरिन्जेलसम्म हामीले अब नेपाली भाषा नै बोल्छन् स्कुलतिर पनि हामीले प्राइमेरी स्कुलदेखिन् लिएर अब स्कुल पढेर सकिन्जेलसम्म अब ठुलो ठुलो स्कुलहरू पढेर सक्छ अब कतिजनाले अब ठुलो ठुलो स्कुहरू पढ्छन् जुनै स्कुलमा पनि प्रायः जस्तो नेपाली भाषा नै बोलिरहेको हुन्छ अब हाम्रो गाउँ बस्तीतिर पनि एकदमै नेपाली भाषा बोल्छन् र हाम्रो अब नेपाली भाषा फर्स्ट ल्याङ्ग्वेज हो नेपालीहरूको अनि त्यसपछि हामीले स्कुलतिर सरहरूसँग बोल्दा पनि नेपाली भाषामै बोल्छौँ सरहरू पनि हामीसँग बोल्दा नेपालीमै बोल्छ र हामीले स्कुलतिर प्रोग्राम हुँदा पनि हामी नेपाली गीतमा नृत्य गर्छ र हामीले गीत गाउँदाखेरि पनि नेपाली गाउँछ प्रायः जस्तो नेपालीतिर गीत गाउँछ र हामीले नेपाली गीतमा नृत्य गर्दाखेरि हामीले अरू लुगा केही नलगाएर नेपाली नेपाली ड्रेस नै लगाएर हामीले अब नृत्यहरू गर्छन् अब सबै अब प्रायः प्रायः अब ठुलो ठुलो स्कु स्कुल भयो अनि अब अफिसहरूतिर भयो हामी बिजुलीको अफिसतिर अरू के हुन्छ अब ब्याङ्कहरूतिर जाँदाखेरि पनि हामी नेपाली भाषाले नै ब्याङ्क मेनेजर अफिसको सरहरूसँग पनि हामी नेपाली भाषाले नै बोल्छौँ अब बजारतिर पनि प्रायः जस्तो नेपाली भाषा नै बोलिरहेको हुन्छ अब यस्तै अरू अब अरूहरूले पनि नेपाली नभए पनि हाम्रो गाउँ बस्तीतिर अब नेपाली भाषा नै प्रयोग गर्छन् र अब हामीले यसरी नै नेपाली भाषा बोलेर नै अब हामी ठुलो भएको हो र अब हामीले मरिन्जेलसम्म पनि नेपाली भाषा नै बोल्नु पर्ने हो